हेलो हजुर अँ केको अर्डर छोले भटुरे ए आज केही छ हजुर लेख्दैछु भन्नुहोस् छोले भटुरे कति प्लेट तिस प्लेट ओके अझै सरी त्यो प्लेटमा पाउँदैन भनिला आइसक्रिम हजुर कति पिस तपाईँलाई आइसक्रिम चाहिँ हजुर हुन्छ अझै नन्भेज हजुर भन्नुहोस् नन्भेज नन् भेजमा पनि छ मन्चुरियन चिकन मन्चुरियन र राइस हजुर विद चिकन करी ल चिकन करी कति प्लेट हाफ प्लेट कि ल हुन्छ तिस जग्गा फुल प्लेट ल हुन्छ अझै राइस होइन प्लेन राइस कि फ्राइड राइस प्लेन राइस प्लेन राइस अन्त कति किलो चाहिएको कति किलो चाहिँ चाहिएको राइस

हुन्छ तिस किलो ल अन्त अँ चालिस अँ हाम्रो कस्तो कोक त यो चालिस त हुँदैन त अब एउटा लाँदा एउटा कार्टुनै फुत्किन्छ त्यो कार्टुनमा हुन्छ हाम्रो फिफ्टी पिस हुन्छ त्यो फिफ्टी पिसै लिनुहोस् न त एउटा कार्टुनै दाम पनि कम्ती पर्छ तिन तोला केक अन्त कुन चाहिँ फ्लेवरमा हजुरलाई आइसक्रिम पनि भनिला फ्लेवरमा चाहियो कि चक्लेट कि चक्लेटमा चाहियो हजुर आइस क्रिम चाहिँ कस्तो टाइपको हालिदिनु आइसक्रिम हाल्नु नर्मल फ्रेस क्रिम हाल्नु कि केकमा आइसवाला अन्त टाइम चाहिँ कतिको कहिलेको हो टाइम कति बजी साढे दस बजी ल हुन्छ त तपाईँको अर्डर बनिँदैछ अहिले नै ल बनाइदिन्छु त्यो पछाडि हिसाब गरौँला अहिले त पहिला फर्स्ट यो गरौँ न लिनआउँदाखेरि म भन्छु हुन्छ ल बाई बाई धन्यवाद फोन गर्नुको लागि अर्डर गर्नुको लागि